अहिले त त्यो बिरुवाहरू पनि धेरै दिनको लागि त बाहिरतिर जान पर्दैन रिटायर्ड लाइफ हो र बिरुवाहरूको लागि चाहिँ अब मैले नै हेर्छु अहिले भनौँ भने रिटायर भएकोदेखि म धेरै दिनको लागि कहीँ बाहिर जान परेको छैन र गाइहाले भने पनि घरको तल्लो घर माथिल्लो घरको रेन्टको मान्छेहरूले पानी सानी हालिदिइहाल्छ पानी हालेपछि पौधाहरू पटमा त्यतिकै बाँचेर बसिरहेको हुन्छ बिरुवाहरू र के अरे त्यसको लागि केही सुर्ता गर्न पर्दैन अरू मान्छेहरू पनि राखेको छुँ उनीहरूले पनि पानी सानी यसो पौधालाई हेरिदिनु है भनेर भन्यो भने दुई तिन दिनको लागि म बाहिर जान सक्छु अरू त त्यो सबै ठिकै छ फुलहरू रोपिरहेकै छुँ बाहिर जानुभन्दा अगाडि चाहिँ एकजनालाई चाहिँ पहिल्यै फिक्स गरि राख्नपर्छ भनिराख्नु पर्छ अब उसले चाहिँ त्यो पानीहरू चाहिँ बिहान र बेलुका चाहिँ टाइमली हालिदियो भने तिन चार दिनमा आउँदाखेरि केही फरक पर्दैन बिरुवाहरूको लागि त्यसैले गर्दाखेरि चाहिँ अब त्यस्तै त्यति नै त्यस्तै कामहरू पऱ्यो भने मात्रै जान्छुँ नभए त केही जाने जरुरत छैन र त्यसैले गर्दाखेरि बिरुवाहरू चाहिँ धेरै दिनको लागि बाँचिरहेकै हुन्छन्